हलो हजुर हो त ए नमस्ते को बोल्नुभएको ए ए हजुर हजुर बिहान मैले एकपल्ट हेर्न त हेरेको थिएँ तर यसो यो चाहिँ गरेको छुइनँ राम्ररी रिड चाहिँ गरिनँ कि तर तपाईँको मेल देखेको थिएँ के गरेथ्यो होला है हजुर हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर ए हजुर हजुर हजुर गर्छु नि अफ कोर्स गर्छु दिदी ब् बैनी होला नि तपाईँलाई मैले सायद देखेको थिएँ नि लास्ट टाइम हामी भेटेको थियौँ ए हजुर ए हजुर हजुर ए हजुर त्यो एउटा ड्रामा अस्ति नि त्यो स्टार्ट हुँदा नि हामी सायद ऊ यो दुःख निवारक सम्मेलन एकपल्ट हामी आएको बेलामा होला ए हजुर हजुर ए हजुर भन्नु नि म के गर्नु सक्छु हजुर ए हजुर हुन्छ म त बिहान उठ्छु है बिहानै उठेपछि ते चिया त खा पिउँछु ब्ल्याक टी हो विदआउट सुगर त्योपिछे म वाकको लागि जान्छु चार बजे उठेर वाकमा जान्छु वाकबाट आएपछि पाँच बजे चाहिँ योगाको लागि बस्छु योगा सकिसकेर चाहिँ म रिडिङको लागि बस्छु वान आअर जस्तो त्यसपछि त

मलाई धे ज्यादा से ज्यादा त म रोम्यान्स पढ्छु रोम्यान्ससँगसँगै मलाई गथिक पनि मन पर्छ मलाई प्रायः चाहिँ हजुर कसो भन्नु डार्क फ्यान्टसीहरू मन पर्छ अब हुनु त यहाँको चलचित्रमा त्यस्तो यस्तोहरू देखाइँदैन है तर धेरै धेरै भएको छ यस्तोहरू सो नै गर्दैन यता भनौँ न तर पनि मलाई धेरै इच्छा चाहिँ छ बैनी के त पछि गएर यस्तोहरूमा पनि हाम्रो यतातिर फार्महाउसहरू भन्ने अनि अब उठेपछि एक एक घन्टा पढेपछि म त्यही हो सधैँको जस्तो जान्छु थिएटरमा कुनै नयाँ आर्टिस्टहरू आएको छ भने हामी उनीहरूलाई ट्रेनहरू गराउँछ ट्रेनहरू गराएपछि हजुर ट्रेनहरू गराएपछि अब म के गर्छु त्यहाँनिर बसेर अब उनीहरूलाई सिकाउनुपऱ्यो है नयाँ आएकोलाई अलिकति गाइड त गर्नुपऱ्यो हजुर हाम्रै सरहरू हुनुहुन्छ सरहरूसँग भेटघाट गरेर बातचित गर्छ सधैँको जस्तो त्योपछि अहिले यो पालि चाहिँ सोच्दैछ नयाँ कालेङपुङमा चाहिँ हामी कालेबुङमा एउटा नयाँ ड्रामा स्टार्ट गर्ने कहिले हो भन्ने हजुर कहिले हो भन्ने हाम्रो लेख्नुभएको छ जीवन सरले त्यसको त्यसमा अहिले काम हुँदैछ हजुर त्यसमा अहिले काम हुँदैछ अहिले त्यस्तै फिलहाल चाहिँ त्यही चल्दैछ फर्केर आएर त्यही हो फेरि एकचोटि म यता उता हेर्छु है अब हावा खानु जान्छु भनूँ न मान्छेहरू छ भने मान्छेसँग बातहरू गर्छु जति सक्दो मान्छेसँग इन्टऱ्याक्सन भयो भने धेरै जानिन्छ नि त है कुरा बुझ्नु सकिन्छ वरिपरिको हजुर अरू केही जान्नु थियो

हजुर फ्यामिली बसेर डिनर गर्छ नि हामी